हिन्दी चलचित्रका सितारा गोबिन्दसँग मलाई भेट्नु बहुत इच्छा छ उहाँलाई भेट्नु मलाई मन परिरहेको छ कारण उहाँलाई म भेटेँ भने म उहाँलाई सोध्नु चाहन्छु कि वहाँको फिटनेस् वहाँको अभिनय वहाँको अनुहारको एक्सप्रेसन्स कहाँबाट ल्याउनुहुन्छ कसले हो उहाँलाई सिकाउनु भएको छ मलाई पनि वहाँ जस्तै कोही गुरू पाएँ भने म पनि सिक्नु पाउँथे